हेलो सङ्गीता सुनन मलाई नि भाइले अस्ति बर्थडे बर्थडेमा नि घडी गिफ्ट गरेको थियो हो टाइटानको पुरा मनपर्यो कस्तो दामी रहेछ त्यसको डायल त्यस्तो उयो हेर्ने लुक अगाडिको लुक हुन्छ नि एकदमै दामी पुरा मनपर्यो मलाई अनि त्यसको लागि तिमीलाई मन इच्छा छ घडी किन्छु भन्दै थियौ नि तिमी किन्छौ भने मलाई भन न ल यस्तो दामी यस्तो मनपर्यो नि नभन त्यसको डायल भयो त्यसको कलर भयो हेर्दा पनि के हो मजाको गोल्डेन कलरको छ टाइटानको मलाई चाहिँ पुरा मनपर्छ किनभने भाँडा धुँदा भयो जतिबेर पनि म लगाउँछु नि पानीहरू केही पस्दैन चलाउँदा भयो रफ युज गर्दा पनि एकदमै राम्रो मलाई चाहिँ टाइटानको पुरा मनपर्छ तिमी किन्छौ किन्छौ भने मलाई भनन ल तिमीलाई म पनि उयो गरिदिन्छु जस्तो हेर्छौ नि तिमी एकताल पुरा मनपर्छ तिमी नै हेरेको हेरेकै हुन्छौ त्यस्तो नयाँ मोडल आएको रहेछ हो त्यसले गर्दा मलाई पनि मनपर्यो हेर्छौ भने हेरन मलाई त खुसी लाग्यो मेरो छोराले जो दियो नि खालि अलिकति चेन ठुलो भएको छ कि त्यो चाहिँ सानो गर्नुपर्ने छ हो बाँकी त पर्फेक्ट छ तिमी आएर हेर ल त्यहाँबाट अनि उयो गरौँ न ल भेटेर तिमी हेरेर पहिली कुरा गरन त्यसको बादमा ल ल ल ल ल राखेँ